हजुर हेलो ए नमस्ते नाति के छ हाल खबर

ए म त एकदम ठिकै छु अनि बाउ आमाहरू के कस्तो छ हालखबर ठिकै हुनुहुन्छ अन्त तेरो स्कुलहरू के छ हालखबर स्कुलको हालखबरहरू ए अन्त समर भेकेसनको छुट्टी भएको छैन ए अँ ए कता कालिम्पोङ अन अन्त त आफन्तमा नि भनिरहनु पर्छ अन्त आउनु आउनुपर्दैन अन्त हाँ अहिले लोकल खानामा तेरो अहिले मेन ता हाम्रो यता गुन्द्रुक हो सिन्की हो ममो थुक्पाहरू अर्ग्यानिक पाउँछ डल्ले खोर्सानीहरू पाउँछ हो सिन्कीहरू पाउँछ अन्त अब तेरो अब लोकल कुखुराहरू पाउँछ हो अन्त अब तेरो अब बस्तीको खानाहरू पाउँछ नि अब गुन्द्रुकहरू भनेको खाएको होइन गुन्द्रुकहरू एकदम राम्रो पाउँछ आइज घुम्दै आइज स्कुल कहिले छुट्टी हुन्छ हरे एक दुई दिनबाट हुन्छ हरे अन्त तेरो काका उयो मम्मीहरू बाबाहरू सबै बहिनीहरू दिदीहरू सबै ठिकै होला नि त ए तँ त कतिमा पढ्दैछस् भाइ टुवेल्भमा पढ्दैछस् ए योपालि एचएस हो तेरो ए ल राम्रोसँगले पढ्नु बुझिस् तेरो बाउ आमालाई अब तैँले पाल्नुपर्छ पढेर होइन अब तेरो अब उँधो त गरम होला पुरा गरम छ है आइज न अन्त कालिम्पोङमा आइज अब तेरो अब तँ त कहिले पनि आउदैनस् पनि तेरो बाबा र मम्मी आउँछ तँ त कहिले आउँदैनस् तँ त ठुलो भइस् होला हो आइज अब काल् अब कालिम्पोङमा आइज अब चिसो हावा अहिले त अब एकदमै राम्रो छ मौसम हो उँधो त अब तेरो पुरा गरम गर्मी होला होइन आइज न आउनु भन्दा अगाडि मलाई कल गर हो तेरो अब भाइ भए पनि दाजु भए पनि बहिनी भए पनि अब माथि स्ट्यान्डमा पठाउँछु लिनु हो फोन गरेर आइज न कहिले आउँछस् बुझिस् अब तेरो लागि अब म तेरो लागि अब तेरो बाउको लागि आमाको लागि हो अब खोजिराखिदिन्छु नि लोकल अब यहाँ अर्ग्यानिक बनाएको थुक्पाहरू भयो होइन तेरो डल्ले खोर्सानी एकदम राम्रो छ किनिमाहरू सिन्कीहरू हो तैँले त खाएको छैनस् होला सिन्कीहरू गुन्द्रुकहरू ए गुन्द्रुकको अचार गुन्द्रुकको अचार खाएको आइज न अन्त आइज हो कति दस पन्ध्र दिन दस पन्ध्र दिन बस्ने गरी आइज बुझिस् ओइ एकछिन बात मार न साला तेरो घरमा के छ कसो छ भन्दैनस् ठिकै छ ल ल अब राम्रोसँगले पढ् नि बुझिस् ल ल ल ल ल ल सोध्दै थियो भनिदिनु बुझिस् तेरो म् बाबा आमा सबैलाई बुझिस् ओके ओके ओके ओके